नेपाली भाषा नेपाली भाषामा धेरै शब्दहरू पाइने गर्दछन् अनि यो भाषामा संस्कृत भाषाहरू पनि कति जोडिएर बनिएका छन् मलाई लाग्छ नेपाली भाषा एउटा संस्कारी भाषा नै हो अनि यस्तै गरी अङ्ग्रेजी भाषा अङ्ग्रेजी भाषा के हो भन्दाखेरि अङ्ग्रेजी भाषा छिटो अनि छरितो भाषा हो कारण अङ्ग्रेजी भाषामा शब्दहरू धेरै कम पाइने गर्दछन् यसै गरी नेपाली भाषामा धेरै शब्दहरू एउटा इज्जत शब्दहरू धेरै पाइने गर्दछन् ठुला बडालाई कसेरी बोल्नुपर्ने यी सबै शब्दहरू नेपालीमा पाइने गर्दछन् त्यसै गरी अङ्ग्रेजीमा यी शब्दहरू पाउन पाउन सकिँदैन ठुला बडा सबैलाई एउटा इज्जत गर्ने शब्द नै छैन सबैलाई प्रयोग गरिने शब्द एउटै शब्द रहन्छ ठुला बडा सबैलाई एउटै शब्द प्रयोग गरिने गर्दछ त्यसर्थ अङ्ग्रेजी भाषा मलाई अलिक कम संस्कारी कम संस्कारी नै लाग्दछ